है दार्जिलिङ जिल्ला चाहिँ अब प्राक सांस्कृतिक सम्पदाले सम्पन्न मान्न सक्छौँ हामी अब दार्जिलिङमा चाहिँ विभिन्न प्रकारको सांस्कृतिक कार्यक्रमदेखि लिएर या परम्परा सांस्कृतिक रीति रिवाजहरू एकदमै मनाउने भव्य रूपमा नै मनाउने गरेको पाउँछौँ यसै प्रकारले हामीले दशहरा यो बिजयदस दशहराको समयमा जुन फुलपाती शोभा यात्राहरू मनाउँछौँ जसमा चाहिँ हामी विभिन्न जातिहरू है एक भएर हामी एक हौँ भनेर शङ्केत एक हौँ परिचयहरू पनि दिएका हुन्छौँ दिन्छौँ जस्तो नेपाली जस्तो प्रकारले अब नेपाली भाषाहरू एकदम भाषा मान्यता दिवसहरू पनि एकदमै भव्य रूपमा मनाएको जसमा हामी विभिन्न जातिहरू एक भएर विभिन्न अब नेपाली जातिहरू एक भएर चाहिँ मनाउँछौँ त्यस्तै प्रकारले भानु जयन्ती यस्तो एकदमै पर्वको रूपमा एकदमै भव्य रूपमा मनाउने मना मनाउँदै आइरहेका छौँ मनाउने गर्छौँ